मैले दुई चार दिनअघि एउटा निकनको क्यामरा किनेको थिएँ त्यसको क्यामरा क्वालिटीदेखि एकदमै राम्रो अनि त्यसको ब्याट्री ब्याकअप पनि एकदमै राम्रो छ तपाईँ त्यसलाई तपाईँले पनि युज गर्न सक्नुहुन्छ मैले पनि त्यसलाई युज गरेँ एकदमै मनपर्यो त्यो क्यामरा